ए हजुर को बोल्नु भएको

हजुर कुन चाहिँ बुक होला हजुर हजुर हजुर छ तर कम्ती स्टकमा छ हजुर हजुर छ छनु त हजुरलाई चाहिँ कुन हजुर अब फर्म भर्नुपर्छ अन्त फर्म भरेर पछाडि चाहिँ लाइब्रेरी कार्ड बनाएपछि चाहिँ अन्त हामी त्यहाँ नाम हालेर चाहिँ इस्यू गर पन्ध्रदिनको लागि लानुसक्छ त्योपछि चाहिँ बुझाउनु हजुरलाई चाहिँ कुन चाहिँ राइटरको चाहिएको बुक हजुर हजुर हजुर हजुर छनु त छ तर कम्ती स्टकमा छ छिटो इस्यू गरिहाल्नु नि खालि एउटा हजुर अरू अरू के छ अरू बुकहरू हजुर त्यो त अहिले त्यस्तो एभाइलेवल त्यस्तो छैन त त्यो बुकहरू स्टकमा छैन हजुर अहिले होइन अझै हुन त हुन्छ कि त्यो बुक तर अहिले चाहिँ अब छैन अहिले अस्ति सबैले इस्यू गरिसकिहाल्यो हजुर आउँदा हुन्छ अरू अरू कुनै चाहिएको थियो हजुर हुन्छ

हुन्छ हुन्छ हुन्छ